पौडी खेल्दा चाहिँ हामीले धेरै कुराको चुनौती पनि हुन्छ अनि धेरै कुरा यसमा पहिला चाहिँ सिकेकै हुनुपर्छ अनि पौडी खेल्दा चाहिँ फर्स्टचोटि चाहिँ हामीले त्यो पानीमा कसरी हामीले खुट्टा हात जब खुट्टा र हात चलाउँछ अनि मात्र हामीले त्यो पौडी खेल्नसक्छ अनि हामीले त्यो दह वारपार हामीले पार गर्नसक्छ जबसम्म हामीले खुट्टा चलाउन सकेन अनि हात चलाउन सकेन अनि हामी त्यहीँ त्यो दहमै डुब्छौँ अनि हामीले पौडी खेल्दा चाहिँ पुरै जिउलाई चाहिँ एकदमै हामीले हल्कासँगले अनि हात पनि चलाउनुपऱ्यो अनि हामीले खुट्टा पनि चलाउनुपऱ्यो आँखा त अब दहभित्र पस्यो भने हामीले खोल्नु पनि सक्छ त्यसमा केही हुँदैन अनि खोल्नु पनि सक्छ अनि हामीले त्यसरी पौडी चाहिँ त्यसरी खेल्नसक्छ एकदमै त्यहाँबाट चाहिँ हामीले असलसँगले त्यहाँ इन्जोय गर्नुसक्छ पौडी खेलेर चाहिँ हामीले त्यसमा जब हामीले भित्र पसेर जब हामीले एउटा डुबकी पनि भन्छ त्यसमा दहमा हामीले त्यसमा त्यो हान्न पनि सक्छ अनि त्यसमा कतिले चाहिँ आँखा चिम्लेर हान्ने गर्छ कतिले चाहिँ आँखा खोल्छ अनि आँखा खोलेर पनि त्यो खोला भित्रभित्र पनि हिँड्न मतलब पौडिनसक्छ अनि त्यसमा हामीले त्यसमा हामीले चाहिँ अब पौडी खेल्दा चाहिँ एक चाहिँ हामीले अब हाम्रो खुट्टा अनि हातहरू अनि सबै कुरा चाहिँ हामीले फ्री छोड्नुपर्छ अनि मात्र हामीले पानीलाई हामीले त्यो पार गर्नसक्छ अनि पानीबाट बाहिर निस्किन पनि सक्छ जब हामीले हात खुट्टा नै चलाएन भने हाम्रो त्यहाँ डुब्न पनि सक्छ अनि त्यहाँबाट निस्किन पनि हामी सक्दैन अनि पौडीबाट चाहिँ हामीले पौडी चाहिँ त्यसरी खेलिन्छ अनि